कालिम्पोङको विषयमा भन्नुपर्दा कालिम्पोङमा जस्तै अब फ्लोरिकल्चर भन्दाखेरि फ्लोरिकल्चरमा धैरै नर्सरीहरू छन् जहाँनिर उहाँहरूको अब धेरै व्यवस्थाहरू पनि हुन्छ किनभने अब प्रडक्ट निकाल्यो निकालिसकेपछि त्यसलाई अब सप्लाई गर्ने ठाउँहरू हामीले विशेष छैन अनि अब कतिजनाको त ठुल्ठुलो हात हुनेहरूको त बाहिर सप्लाईहरू छ तर मसिनो उद्योगहरू जुन चाहिँ मसिनो मसिनो जसले चाहिँ भर्खर सुरू गर्दैछन् उहाँहरूको लागि एउटा सङ्कटकै हुन्छ र पनि उहाँहरूले अब यहीँ लोकल मार्केटमा चलाएर अलिकति आफ्नो आर्थिक विकास त गरिरहेकै छन् अर्को होटल अनि होमस्टेहरूमध्येमा होमस्टेहरू राम्रो चल्छ होटलको व्यवसाय पनि राम्ररी नै गरिरहेको छन् अब होटल व्यवसायको चाहिँ कस्तो खालको चाहिँ सङ्कट आउँछ भने अब जस्तै हाम्रो हिलमा कालिम्पोङमा चाहिँ घरि आन्दोलन हुन्छ घरि बन्द हुने अनि अब यो भगवानले पनि नहेरेको होला अब बाटोघाटोहरू पनि त्यस्तै छ टिस्टाबाट कोही बेला बाटो ब्लक भइदिन्छ टुरिस्टहरूलाई अलिकति त्यो असुविधा हुन्छ त्यो कारणहरूले गर्दाखेरि पनि अब सामान्य रूपमा त चलिरहेको छ तर अब भव्य रूपमा जानको लागि चाहिँ हाम्रो बाटोघाटो सरकारले पनि त्यो हेर्नुपर्ने हुन्छ अब सरकारले पनि हाम्रो चुनौतीहरूलाई चाहिँ अलिकति साम्य पारिदिनु पर्छ जस्तो मलाई लाग्छ अब यहाँ अर्कोतर्फ हेर्दाखेरि जस्तै नुडल्स बनाउनेहरू अब यो बर्खायाममा त यो नुडल्सहरू पनि त्यस्तो राम्रो हुँदैन किनभने यहाँ हुस्से लाग्छ कुहिरो लाग्छ फगीले गर्दाखेरि विचराहरूलाई नोक्सान पनि हुन्छ अहिले भर्खरै मात्र अब एउटा नयाँ आयाम एउटा नयाँ एउटा उयो निस्केको छ जस्तै हाम्रो यहाँ के छ भने यहाँको लोकल सब्जीहरू लोकल भन्नाले हामी आफ्नो गाउँबस्तीमा उमारेको सब्जीहरू त्यो ल्याएर एक दिन फेरि यहाँ हाटको दिन छोडेर जस्तै बुधबार र शनिबार हाट लाग्दैथ्यो भने अब यहाँनिर एउटा संस्था छ आकाश भनेर उहाँहरूले चाहिँ के गरेको छ भने बिहिबारे हाट लगाइदिएको छ जसमा चाहिँ गाउँबस्तीको लोकल सामानहरू आएर त्यहाँ राख्छन् बेच्छन् मान्छेहरूले त्यहाँबाट केही आर्थिक उन्नति गर्छन् उहाँहरूले आफ्नो सब्जी आफै बेच्छन् र आफै कमाउँछन् त्यसमा अब निगेटिभिटी हेर्नुपर्दाखेरि उहाँहरूलाई अलिकति असुविधा के छ भने गाउँबस्तीबाट ल्याउनुपर्छ अनि ल्याइसकेपछि अब लोकल चिज हो अलिक महँगै परेको हुन्छ अनि मान्छेहरूले बजारमा चाहिँ के भन्छन् अलिकति महँगो छ भन्छन् तर महँगो मात्रै हेर्नु भएन नि त त्यो अर्ग्यानिक हो त्यो राम्रो चिज हो अब मधेसबाट आएकोमा सबै केमिकल्सहरू मिस्सिएको हुन्छ भन्ने त्यो बुझ्नु पनि पर्यो अब विदेशतिर हेर्यो भने के हुन्छ भने जस्तै टमाटर राखेको छ भने दुईवटा थाक राखेको हुन्छ अर्ग्यानिक भनेर त्यहाँ बोर्ड लगाएको हुन्छ त्यो अर्ग्यानिक एक सौ रुपियाँ किलो छ भने यतापट्टि चाहिँ केमिकलको त्यो अलगै राखेको हुन्छ त्यसलाई चाहिँ नन अर्ग्यानिक लेखेको हुन्छ त्यो फेरि पचास रुपियाँ अस्सी रुपियाँमै दिन्छ अब इच्छा आफ्नो हो कसले चाहिँ कुन चाहिँ खान्छ अर्ग्यानिक खाएर आफ्नो स्वास्थ राम्रो बनाउने कि त्यो नन अर्ग्यानिक खाएर आफ्नो स्वास्थ बिगार्ने त्यो चाहिँ आफै विचार गर्नुपर्ने हुन्छ र ओभरअल हेर्दाखेरि के छ भने हाम्रो यहाँ पाहाडमा यी चिजहरूले मसिना मसिना इन्डस्ट्रीहरूले चाहिँ गरिब मान्छेहरूलाई आर्थिक सहयोग चाहिँ गरिनै रहेको छ